मैले चाहिँ अब इन्डियन आइडल सोहरू चाहिँ हेर्ने गर्थेँ कहिले कहिले अब इन्डियन आइडलहरू सारेगामापाहरू जस्तो सोहरू हेर्ने हेर्थेँ मनपर्थ्यो मलाई त्यहाँनिर अब आइ इन्डियन आइडलमा झन् राम्रो राम्रो सिङ्गरहरू होइन आउँथ्यो अब त्यतिभरिमा चाहिँ मलाई चाहिँ अब पवनदीप ले गाएको चाहिँ राम्रो लाग्थ्यो है त्यसको भोइसहरू होइन उसको अब टर्नहरू राम्रो एकदम होइन लयहरू राम्रो राम्रो अब लाग्थ्यो क्या हौ उ उसले गाए गाएको मनपर्थ्यो अब उसको गाना चाहिँ पुरा ज्यादा मात्रामा हेर्ने गर्थेँ उसको सोहरू अनि उसको उयोबाट चाहिँ अब हामीले चाहिँ कोही के अब उयो लिएको छौँ भन्दा चाहिँ अब मान्छेले त्यो उता होइन मिहिनेत लगाएर अब आफ्नो अब गीतलाई चाहिँ अब ध्यान उयो लगाएर ध्यान दिएर अब मजाले सुर र तालहरू मजाले मिलाएर अब गायो गायो भने चाहिँ राम्रो अब होइन नराम्रो उयसलाई पनि आवाजलाई पनि होइन राम्रो सुनिने गरिन्छ भन्ने खालको चाहिँ त्यस्तो होइन राम्रो सुनिन्छ अब राम्रो लाग्छ त्यस्तो खालको उयोहरू चाहिँ अब उनीहरू उसकोबाट चाहिँ हामीले पाउन पायौँ है